आजसम्म मैले गरेको चुनौतिपूर्ण पदयात्राको बारेमा भन्नुपर्दाखेरि चाहिँ म दुई हजार बाइस सालमा चाहिँ म पुट्टपर्थी गाको थिएँ प्रशान्ति है त्यहाँ चाहिँ यहाँ चाहिँ एउटा युथको कन्फरेन्स राखिएको थियो मेला राखिएको थियो स्वामीको देखरेखमा त्यहाँनिर त्यस्तो जाँदाखेरि चाहिँ हामी पनि अन्जान थियौँ कसरी जानुपर्ने कहाँबाट जानुपर्ने भन्ने कुरा हामी त्यस्तो ज्ञान भएन टिकटहरू हामीले ग्रुपमा गरेको थियौँ र टिकट चाहिँ हाम्रो स्लिपरको भयो है त्यो हामी अन्जानमा गरेको टिकट हो हामीलाई थाहा भएन स्लिपरमा के कस्तो हुन्छ भन्ने हिसाबमा र त्यो स्लिपरको हामी जुन डब्बामा परेको थियौँ त्यो डब्बामा सायदै हामी तिन चारजना मात्रै केटी परेको थियौँ प्लस त्यो डब्बामा चाहिँ स्लिपरको डब्बामा पनि यति डरलाग्दो भिड हुँदो रहेछ जेनेरल डब्बा जत्तिकै होइन अब ट्वइलेटहरू जानु हामी अब एउटा फिमेल हामी चेलीबेटी भएकोले गर्दाखेरि हामीलाई बाथरुमहरू जानु एकदमै असुविधा भएको थियो अन्त जुन चाहिँ चाहिँ म चाहिँ एल्लाई चाहिँ अब के भनेर लिन्छु भन्दाखेरि चाहिँ भगवान्ले हामीलाई एउटा चुनौति पनि दिनुभएको थियो होला यिनीहरूकोमा यो अब म मेरो घरसम्म आउनका लागि कत्तिको यिनीहरूले साहस राख्छ कतिवटा चुनौतिलाई पार गरेर आउँछ भन्ने एउटा उहाँले पनि राख्नुभएको थियो भनेमा म लिन्छु त्यो एउटा सकारात्मक रूपमा म लिन्छु है यसरी हामी गएको थियौँ र जाँदाखेरि अब हामी एउटा चेलीबेटी घरको आमा घरबाट निस्किँदाखेरि धेरै कुराको परिबन्ध मिलाएर हिँड्नुपर्छ है जुन कुरोलाई चाहिँ अब ईश्वरको आशीर्वादले भगवान्को आशीर्वादले हामी सबै कुरो मिल्यो भनौँ न जस्तो पाराले हामीले सोचेको थियौँ सायद यो गर्नु असम्भव होला त्यो हुन्छ होला भनेको त्यस्तोहरू भएन राम्रोसँगले हामी पुग्यौँ र त्यहाँ पुगिसकेपछि हामीलाई सबभन्दा ठुलो हाम्रो चुनौति चाहिँ के थियो हामी प्रशान्तिमा पुगेपछि हामीले एकदम अनुशासनमा हामी बस्नु एकदमै किनभने भगवान्को घरमा गइसकेपछि एकदम अनुशासित भएर बस्नुपर्ने हुन्छ अनि समयको ख्याल गरेर हामीले बिहानको हाम्रो आराधनादेखिन् लिएर बेलुकाको समय हामी सेमिनारमा हामी डल्लै एटेन्ड गर्नुपर्ने हुन्थ्यो र मान्छेको एउटा सुन्ने शक्ति पनि अब एउटा स स लिमिटेड एउटा सीमा हुन्छ है सीमाभित्रमा हामी मात्रै सुन्नु सक्छौँ त्योभन्दा बेसी मात्रामा सुनेकोमा हामीलाई त्यो सब कुरो बस्दैन तर हाम्रो त्यहाँ दिनभरि हाम्रोमा लेक्चर हुने गर्थ्यो है त्यो लेक्चरमा कतिलाई निद्रा लाग्थ्यो कसैको जिउ कट् कट् खान्थ्यो किनभने ऊ यस्तो हुन्थ्यो तर ती सबै चाहिँ भगवान्ले गर्नुभएको एउटा परीक्षाहरू जस्तोलाई लिएँ मैले र त्यो परीक्षामा म आफैँलाई लाग्छ कि मैले पास गरेर आएँ भने मलाई लाग्छ र यसरी नै भारतका अन्य लोकप्रिय पदयात्राको बारेमा भन्नुपर्दाखेरि हामी बिहारमा हामी बोलबम जाने गर्छौँ है त्यो दक्षिण भारतमा हामी प्रशान्ति निलयम हामी जाने गर्छौँ भनेदेखि यता हामी तिरुपति बालाजी जाने गर्छौँ तिरुमालामा उसै गरिकन हामी अमरनाथ जान्छौँ हामी है यो अनि वैष्णो देवी जाने गर्छौँ केदारनाथ जाने गर्छौँ त्यसरी नै हामी यहाँ हाम्रो सिक्किममा रहेको बाबाधाम है योहरू चाहिँ यो लोकप्रिय पदयात्राहरू मान्ने गरिन्छ